हाम्रो भान्साघरमा धेरै किसिमको भाँडाबर्तनहरू हुन्छ है भात पकाउने भाँडा कराही दिउरे प्रेसर कुकर अनि छुरी बेल्ना चौका ताप्के दिउरे अनि हामी यो दाल चलाउ दाल फिर्के लाउँछौँ दाल घो बनाउ डाडु पन्यूँ फिर्के फिर्केले हामी दालहरू घोल्न सक्छौँ अनि छुरी सब्जी काट्ने पल्लाका सब्जी काट्ने चपिङ बोर्ड भन्छ यो सबै हामी किचनमा नै राख्छौँ है साथै हामीले विभिन्न थाल भाँडा पस्केर खाने थाल भन्छ थाल बटुको बोउल सब्जीको ढाकी सबै हामी किचनमा नै राख्ने गर्छौँ सब्जी राख्ने ढाकीहरू पनि हामी किचनमा नै राख्ने गर्छौँ छुरी यो सबै हामी भान्साघरमा नै राख्ने गर्छौँ भान्साघरमै पाइने सामानहरू हो अनि के पो हुन्छ भान्साघरमा त धेरै किसिमको सामानहरू हुन्छ बिर्सेँ मैले छुरी यो सबै हामी भान्साघरमा नै पाउने गर्छौँ